हाम्रो गाउँमा त त्यस्तो साह्रो छैन जीवनसाथीहरू पाउनु अहिले फेसबुकमा हेरेर उहिलेको जस्तो जमाना छैन अहिले फेसबुकमा बात मार्छन् फेसबुकमा हेर्छन् अनि उनीहरूको मन परापर भएर विवाह विवाहहरू गर्छन् अहिले हाम्रै गाउँमा त्यति साह्रो छैन उहिले त बालखैमा बिहा गरिदिन्थे केटाले केटी देख्दैन्थ्यो केटाले केटी देख्दैन्थ्यो त्यस्तो जमाना थियो उहिले अब अहिले त मनपरापर भएर पढालेखा भए बाठा भए मन परापर भएर मात्रै बिहा हुन्छ जबर्जस्ती बिहा हुँदैन अनि अब जाति भातीको पनि त अहिले कुरा छैन धेरजसो जात जन त खोज्दैनन् नि मान्छेले राम्रो लेखापढी बाठो त्यस्तै त खोज्छन् त्यस्तै छ यहाँ राम्रै छ नानीहरू पढेकाहरू पढिरहेका छन् राम्रो बिग्रिनु नासिनु कोही छैनन् राम्रो छन् नानीहरू